दार्जीलिङमै धेरै धेरै संस्थाहरू छ जो स्पोर्ट्सको लागि अगाडि बढेको छ किनकि हरेक वर्ष दार्जिलिङमा फुटबल टोर्नामेन्टहरू खेलाउँछ सानो स्तरीय सानो सानो स्तरीय ग्राउन्डतिर खेलाउँछ जसमा फिफ्टिन अगस्टमा कालिम्पोङ भयो कर्सियङ भयो दार्जिलिङ भयो हर्ली क्लबदेखि लिएर स्कुल लेबलको टोर्नामेन्टहरूको खेला खेलाएर खेलाउने गर्छ त्यति मात्र नभएर भलिबल टुर्नामेन्टहरू पनि मार्च अप्रेलको टाइममा ओपन भलिबल टुर्नामेन्ट पनि खेलाइरहेको नै छ प्लस ओपन टुर्नामेन्ट ओपन टुर्नामेन्ट नभएर पनि स्कुल टुर्नामेन्टले खेलाइरहेको छ स्कुल स्कुलतिर पनि कोकरिक्युलर एक्टिभिटिजहरू जसमा कि फुटबलदेखि लिएर क्रिकेटदेखि लिएर हरेक प्रकारको स्पोर्ट्स एक्टिभिटिजहरू नै गराइ नै रहेको छ अनि डाजिङमा जतिसक्दो संस्थाहरूले कोसिस त गरिरहेको छ तर पनि कतिपय चिजमा चाहिँ अलिकति ड्र ब्याक के छ भन्दाखेरि चाहिँ कतिवटा चिज दार्जिलिङमा चाहिँ अलिकति यताको त्यति स्कोप नभएको कारणले गर्दाखेरि कतिपय चिजमा चाहिँ इन्टरन्यासनल लेबलमा चाहिँ साह्रो पर्छ तर एउटा राष्ट्र लेबलको राष्ट्र लेबलको एउटा एउटा लेबलमा चाहिँ धेरै धेरै दार्जिलिङको पनि खिलाडीहरू जुनै पनि भयो सुटिङमा भयो या फुटबलमा भयो धेरै धेरै धेरै धेरै पार्टिसिपेन्टहरू गरेको छ जसले गर्दाखेरि संस्थाहरूले त धेरै नै धेरै नै कोसिस त गरि नै रहेको छ गरि नै रहेको छ गरेको पनि छ राम्रै नै छ धेरै धेरै अगाडि बढेको पनि छ प्लेयर्सहरू पनि धेरै धेरै राम्रो छ फुटबल प्लेयर्सहरू पनि धेरै धेरै राम्रो छ भलिबल प्लेयर्सहरू पनि धेरै धेरै राम्रो छ तर कतिवटा स्कोपको कारणले गर्दा कतिपय चिजहरू त्यो लेबलमा पुग्नु सकेको छैन त्यसै कारणले गर्दाखेरि संस्थाले त गर्नु त गरिरहेको छ तर यति चाहिँ हो कतिवटा एउटा मेन ब्याकिङ चाहिँ राम्रो भएर एउटा स्पोर्ट्स अथोरिटी दार्जिलिङको जुनै पनि छ त्यसले चाहिँ अलिकति अलिकति फन्डिङहरू राम्रो गऱ्यो भने चाहिँ राम्रो हुने थियो भन्ने चाहिँ मेरोमा एउटा एउटा प्रभिजन एउटा प्रपोजल पनि थियो